हेलो हेलो म्याम म तपाईँको बिग फ्यान बोलेको हामी म कालचिनी अलिपुरद्वारबाट बोलेको एक्चुअली हाम्रो यहाँ सानो प्रोग्राम छ कि म तपाईँ म चाहन्छु कि तपाईँ मतलब कि यहाँ यहाँ पर्फर्म गर्नुहोस् ट्वेन्टी ट्वेन्टी सिक्स ट्वेन्टी सिक्स मे जुनमा आइ आइदिनु आइदिनु होस् न हाम्रो मतलब यहाँ तपाईँको थुप्रो फ्यान्सहरू पनि छ नानी नानीहरू पनि तपाईँबाट मोटिभेट हुन्छ डान्सको लागि म पनि तपाईँको ठुलो फ्यान हो टाइम टाइम मिलाई दिनुहोस् न हजुर नानी नानीहरू थुप्रो छ एकदम नानीहरू पुरै एक्साइटेड छ कि तपाईँ आउनुहुन्छ यहाँ अनि उनीहरूलाई डान्स प्र्याक्टिस गराउनुहुन्छ भनेर मोटिभेट हुन्छ नानीहरू तपाईँबाट हुन्छ हुन्छ हजुर हजुर हजुर हप्तामा एक दिन ए नानी बिस तिसजना छ तपाईँ आयो भने अझै अरू अरू नानीहरू पनि आउँछ अहिलेको लागि चाहिँ तिसजना छ ल हुन्छ म्याम म त म पनि तपाईँको ठुलो फ्यान हो ए तिन बजीतिर ति तिन बजीतिर आउनुहोस् न हजुर हुन्छ हुन्छ भोलि फोन गर्नु गर्छु नि म थ्याङ्क्यु